मोहन भाइ सिलगढी अब जाँदैछौँ र तिम्रो ड्राइभ पनि मलाई ठीक लाग्यो समयमा पुग्छ होला पुग्नु त पुग्छै पुग्छ है यतिको राम्रो चलाउनुहुँदो रहेछ र तपाईँको ड्राइभ एकदमै राम्रो लाग्यो र टाइममा सिलगढी पुऱ्याइदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद र म अहिले बेलुकाको ट्रेन छ कि उता के अरे कलकत्ता जाने त्यसको लागि म टाइममै आइपुगेँ र तपाईँलाई धेरै धेरै धन्यवाद र अर्को पालि फर्किँदा पनि नि म तपाईँकै गाडी नम्बर दिराख्नु म के अरे म तपाईँकै गाडी भन्चछु ल ल